उन्नाइस सात उन्नाइस सय पचासी पन्ध्र सात उन्नाइस सय छ्यासी तेह्र सात उन्नाइस सय छ्यासी पन्ध्र सात उन्नाइस सय सैतालिस र तेइस पाँच दुई हजार बाइस